नमस्ते मेरो नाम आइसा प्रधान हो र म जलपाइगुडी बाख्राकोटमा बस्छु अन्त बाख्राकोट एउटा सानो जग्गा हो टुरिस्टहरू घुम्नु आउनुहुन्छ यहाँ यहाँ तर घुम्ने जग्गाहरू त्यति बिना छैन कम्ती छ तर राम रमाइलो हुन्छ जे भए पनि सानो जग्गा छ र पनि त्योभरिमा फर्स्ट घुम्ने जग्गा हो लिस खोला लिस खोलामा चाहिँ बगरै बगर छ अन्त त्यहाँ पिक्निक खेल्नु आउनुहुन्छ सबैजना मान्छेहरू स्पेसल्ली थर्टी फर्स्ट दिसम्बरमा आउनुहुन्छ अनि फर्स्ट जनवरीमा आउनुहुन्छ न्यू इयर मनाउनुको लागि पिक्निक खेलेर रमाइलो गर्नुहुन्छ सबैजना अन्त सेकेन्ड सेकेन्ड चाहिँ यहाँको एकजना महान कलाकार हुनुहुन्छ अमिर सुन्दास भन्ने उहाँले चाहिँ अब ठुलो ठुलो मूर्ति बनाउनुहुन्छ अन्त बाहिरतिर गएर बेच्नुहुन्छ ऊ धेरै राम्रो पनि हुनुहुन्छ सबैजना सँग राम्ररी बोल्नुहुन्छ अन्त थर्ड हो यहाँ एउटा नयाँ रोड बनाउनु हुँदैछ एकदमै उता माथि जानको लागि नयाँ रोड बनाउँदैछ यहाँबाट चाहिँ गान्तोक सिक्किमहरू पनि जान्छ